हलो म प्रनिसा राई बोलेको र तपाईँको रेस्टुरेन्टमा के के पाइन्छ होला र मलाई धेरै भोक लागिरहेको छ कि अनि त त्यही त केही अघाउने खाना पाएँ भने हजुर के के पाउँछ तपाईँहरूको रेस्टुरेन्टमा हजुर स्टुडेन्टको लागि डिस्काउन्ट

मलाई के भन्छ धेरै भोक लागिरहेको छ कि अनि त चिकन बिरयानीहरू छ भने हजुर ऊ यो चिकन बिरयानीहरू छ भने त्यही पठाइदिनुहोस् एक घन्टाभित्रमा र स्टुडेन्टको केही डिस्काउन्ट छ भने चाहिँ भन्नुहोस् हैन म स्टुडेन्ट हो म यहाँनिर बसेर पढ्दैछु अनि त्यही त धेरै भोक लागिरहे को छ अनि त